खेलकुदले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा योगदान पुऱ्याउँछ यो एउटा प्रुभ्डै कुरा हो है यो मैले मात्रै नभनेर धेरै अनुसन् अनुसन्धान गरेर यसको परिणाम पनि आइसकेकै छ है खेलकुद गर्दा चाहिँ मानिसहरू एक ठाउँमा नबसेर खेलकुद गरिरहेको हुन्छन् है त्यसले गर्दा उनीहरूको शारीरिक शरीरमा त योगदान हुन्छै हुन्छ अथवा उनीहरूको शरीर स्वस्थ हुन्छै हुन्छ किनभने खेलकुदले मानिसको सबै अङ्गहरूमा नै मद्दत पुऱ्याउँछ त्यस्तै प्रकारले यो खेलकुद गर्नाले चाहिँ मानिस मानिसहरू मानसिक रूपले पनि स्वस्थ हुन्छन् किन कसरी हुन्छ भन्दाखेरि चाहिँ एक त मानिसमा खेलकुद गर्नाले सामाजिक समाजमा कसरी बस्नु पर्ने अनि अरू मानिसहरूसित कसरी टिमवर्क आउनु पर्ने अनि खेलकुदले चाहिँ मानिसहरूको मानसिक स्वास्थ्यमा पनि धेरै लाभ पुऱ्याउँछ किनभने यसले जब मानिस शारीरिक रूपले स्वस्थ हुन्छ त्यसै पनि मानिस मानसिक रूपमा पनि धेरै खुसी स्वस्थ भएर बस्न सक्छ